केही वर्षअघिको पुरानो मोबाइल र अहिलेको स्मार्ट फोनमा धेरै फरक हुन्छ पहिलेको पुरानो फोनमा धेरै असुविधा हुन्थ्यो मान्छेहरूसँग बोल्नुको लागि अहिलेको जस्तो भिडियो कलहरूतिर बोल्नु पाउँदैन थियो पहिलाको मान्छेहरू पहिलाको पुरानो फोनमा र अहिलेको जस्तो नेटवर्क पनि पाउँदैन थियो पहिला पहिला नेटवर्क पाउनु धेरै साह्रो पर्थ्यो नेटवर्क कसैलाई फोन गर्नुपर्यो भने डाँडाकाँडातिर नेटवर्क पाउनुको लागि जानुपर्थ्यो र अहिले त्यस्तो असुविधाहरू छैन स्मार्टफोनमा स्मार्टफोन धेरै राम्रो छ स्मार्टफोनमा अहिले धेरै राम्रो किसिमको कुराहरू आउँछ सिक्नेहरूलाई धेरै राम्रो किसिमको आउँछ अझै विद्यार्थीहरूको लागि त धेरै राम्रो राम्रो आउँछ र अहिले पहिलाको नेटवर्क र अहिलेको नेटवर्कमा धेरै फरक छ पहिलाको नेटवर्क पाउन साह्रो पर्थ्यो र अहिले नेटवर्क पाउनु धेरै नेटवर्कको धेरै सुविधाहरू हुन्छ पहिलाको जस्तो साह्रो पर्दैन अहिले र म जियो सिम प्रयोग गर्छु जियो सिममा चाहिँ दुई सौ उन्तिस रुपियाँको रिचार्ज गर्नुपर्छ वान पोइन्ट फाइभ पाउँछ कुनै कुनै दिन त त्यतिले पनि नपुगेर अझै हाल्नुपर्छ पन्ध्र रुपियाँको र पहिले र अहिले धेरै फरक हुन्छ त्यतिको रिचार्ज हाल्नुपर्छ धेरै अझै विद्यार्थी नानीहरूको लागि त अझै रिचार्ज गर्नुको लागि कसैलाई धेरै असुविधा हुन्छ कसैलाई सुविधा हुन्छ पैसा हुँदैन कसैकोमा र यस्तै पहिलाको मोबाइल र अहिलेको मोबाइलमा चाहिँ यही भिन्नता छ